यो तपाईँले जानेको सानो दुध व्यवसाय के हो भने यो एउटा रिटेल सप छ यो रिटेल सप म चलाउँछु र यसले गर्दाखेरि यस तथ्यहरूमा हामीले गाउँमा जति मान्छेहरूलाई जे कुरो चाहिन्छ त्यो सामानहरू हामीले जोगाड गर्न सकिन्छ र यसको लागि हामीले माथि आठ माइल बजारमा होलसेल दोकान सँग सम्पर्क राखेको छौंँ र तिनीहरूको सहायताले हामीले यो दोकान चलाउन सकिन्छ र यसको लागि हामीले यति हो अलिकति पुँजी चाहिन्छ जसले गर्दाखेरि अब हामीलाई उधारो पनि दिन सकिन्छ किनभने गाउँ घरमा उधारोहरू हामीले दिन पऱ्यो र त्यसले गर्दाखेरि गाउँघरमा त्यो उधारो दिनको लागि हामीलाई अलिकति पुँजी चाहिन्छ र यो दोकान हामीले सफल गराउन सकिन्छ